मेरो परिवारमा म तामाङ हो बुद्धिस्ट है र मेरो परम्परामा पौराणिक काल भनौँ अथवा धेरै पहिलादेखि नै मेरो पुर्खाहरूद्वारा मान्दैआएको हो यो परम्पराहरू छ जो अहिले पनि अहिले हामी हाम्रो जेनेरेसन र हाम्रो यस युगमा आएर पनि हामीले यथावत राखेका छौँ हाम्रो उक्त चाड हामी उक्त चाड उक्त परम्परा हामीले वर्षमा कसैले एकपल्ट कसैले दुईपल्ट गर्ने गरेका छौँ है विशेष गरी दसैँ तिहारको छेकमा मकर सङ्क्रान्तिको छेकमा यस्ता पहिलाको पुर्खाद्वारा गरिँदै आएको परम्पराहरू छ जो आजसम्म पनि यावत यथावत् हामीले राखेका छौँ